अब ग्रामीण क्षेत्रमा चाहिँ व्यवसाय गर्नु साह्रो पर्छ भन्नाले है व्यवसाय गर्नु ठुलो पुँजी मतलब अब साह्रै ठुलो पुँजी त होइन यसो गाउँका ग्रामीण क्षेत्रमा चाहिँ ठिकैको पुँजीले पनि चल्छ तर कतिवटा अब सवधानीहरू पनि अप्नाउनु पर्ने हुन्छ है त्यसमा अब गाउँ ठाउँमा त्यही हो उधार सुधार भइहाल्छ अलिअलि अन्त त्यो उधार चाहिँ ज्यादा दिने गऱ्यो भने चाहिँ पुँजी धेरै लाग्ने गर्छ र थोरै पुँजीले पनि चाहिँ हुने सम्भावना छ तर व्यवसाय चाहिँ त्यस्तो फस्टिएर चाहिँ जाँदैन है